यहाँ चाहिँ यस्तो कमी किन हुन्छ सेलिब्रेटीहरूको त्यहाँ अर्को चाहिँ गोपनीयताको कमीको कारण धेरै हुन्छ किनकि तिनीहरूको प्राइभेट लाइफ भएको कारण प्राइभेट लाइफ नै उनीहरूको लाइफ चाहिँ सानोदेखिन्को नै पब्लिक भएको हुन्छ नि त त्यस लागिन् उनीहरूको लाइफ चाहिँ उनीहरूलाई अलिकति प्राइभेट राख्नुको लागि धेरै क ऊ यो कमी हुन्छ त्यस लागिन् उनीहरू धेरै यहाँ फेरि चाहिँ उनीहरूको पपुल्यारिटी बेसी भएको कारण फ्यान्सहरू जता ज् फ्यान्सहरू उनीहरूलाई जहाँ देख्छ त्यहीँनेरि नै आएको आउँछ र आउँछ त्यस लागिन् उहाँले आफ्नो लाइफ प्राइभेट राख्नु गोपनीय राख्नुको लागि कोसिस गर्छ तर पनि फ्यान्सहरू बेसी भएको कारण यहाँ आजकलको जमानामा नैट नेट मिडिया अनि मान्छेहरूको मान्छेहरू धे हातमा फोन ए त्यो आएको कारण अहिलेको जमाना धेरै एक्टिभ भएको कारण एक्टिभ भएको कारण सेलिब्रेटीहरूको लाइफ चाहिँ सेलिब्रेटीहरूलाई चाहिँ कुराहरूको आफ्नो लाइफ गोपनीय राख्नुको लागि चाहिँ धेरै कठिन नै छ अर्को कारण अर्को कारण किनकि सेलेब्रिटीहरूको लाइफ चाहिँ गोपनीय भएको कारण चाहिँ धेरै उनीहरूको धेरै पपुल्यारिटी हुन्छ त्यस लागिन् फ्यान्सहरूले फ्यान्सहरूले यहाँ उनीहरूलाई मन पर्ने मान्छे धेरै भएको कारण चाहिँ उनीहरूको उनीहरूलाई मन पर्ने मान्छे धेरै भएको कारण चाहिँ आफूलाई मन आफूलाई मन पर्ने मान्छेहरूलाई आफूलाई मन पर्ने मान्छेहरू चाहिँ दिनभरि के गरेर बस्छ के गर्छ अनि त उसलाई के मन पर्छ के खानु मन पर्छ त्यो जान्नुको लागि चाहिँ फ्यान्सहरू धेरै एक्टिभ बसेको हुन्छ त्यस लागिन् सेलिब्रेटीहरू जहाँ देख्छ त्यहीँनेरि उनीहरू धेरै उनीहरू धेरै एक्साइट एक्साइटेड भएर एक्साइटेड भएर फोटोहरू खिच्नु जान्छ ना फोटोहरू खिच्नु हातहरू मिलाउनु यहाँ केही पनि गर्नु जाँदा चाहिँ सेलिब्रेटीहरूको चाहिँ यस्तो कमी भएको हुन्छ अर्को इन्टरनेट धेरै फास्ट भएको कारण चाहिँ फ्यान्सहरू एक्टिभ नै हुन्छ त्यसला अनि उनीहरूको भिडियोहरू बेसी भाइरल भएको कार् बिस भेटी भिडियो बेसी भाइरल भएको कारण पनि सेलिब्रेटीहरूको सेलिब्रेटीहरूलाई धेरै साह्रो नै छ यसको कारण पनि उनीहरूको लाइफ धेरै कठिन गोपनीयको कमी भएको हुन्छ अर्को अँ आफू पपुल्यारिटी धेरै छ भने त आफ्नो लाइफ प्राइभेट राख्नु सेलिब्रेटीहरूलाई प्राइभेट राख्नुको लागि धेरै कमी हुन्छ